ओजनले गर्दा हाम्रो समाजमा धेरैवटा मान्छेको धेरैवटा कुरा को समाधान नगर्नु सकेर हाम्रो एउटा घरेलु नुस्खा पनि हुन्छ जसमा कि हामी गरम पानीमा हनी मिसाएर खा पिउनुपर्ने अनि रोज एउटा एक्सर्साइज गर्नुपर्ने जसमा हामीले आफ्नो ओजन घटाउन सक्छौँ जस्ता कि हामी बिहान उठेर बिहान छिट्टै उठेर हामीले ब्री ब्रिद इन ब्रिद आउट गर्न पनि सक्छौँ अनि हामीले त्यो त्यो हनी र गरम पानी हामीले रोज तिन टाइम खानुपर्छ बिहान छिट्टै उठेर अनि ब्रस गरेर अनि बादमा यस्तो चाहिँ हाम्रो घरेलु नुस्खा हुनेछ अनि भएमा यस्तोहरू गर्नुहोस् अनि ओजन घटाउन सक्छन् तपाईँहरू